हेलो तपाईँ फ्लिपकार्टको म्यानेजर बोल्नुभएको हो त्यो तपाईँको त्यो फ्लिपकार्टको त्यो सामान डेलिभरी गर्ने मान्छे छ त्यो मान्छे एकदमै नराम्रो रहेछ नराम्रो तरिकाले बोल्छ तपाईँ तपाईँको त्यो डेलिभरी बोय त साह्रै नै अर्कासँग नि नराम्रो बोल्यो भने चाहिँ तपाईँको त्यो कारबार चाहिँ चल्ने छैन र हामी पनि कुन दिन हिर्काइदिन्छु त्यसलाई किनकि एकदमै नराम्रो प प्रकारले बोलिरहेको थियो हामीसँग मात्रै हैन जो नेक्स्ट टाइमकोले डेलिभरी गर्दा पनि त्यो अर्कैसँग पनि त्यो त्यसरी नै बोलिरहेको थियो र प्लिज त्यो मान्छेलाई अब निकालिदिनुहुन्छ कि के गर्नुहुन्छ त्यो तपाईँमाथि डिपेन्ड छ